स्थानीय सरकारका केही पहल वा नीतिहरूले दार्जिलिङ जिल्लामा पहिलाको भन्दा धेरै नै प्रभाव महत्त्वपूर्ण प्रभाव पारेको देखिन्छ र उनीहरूबाट भएको जुन पहल नीतिहरू छन् जस्तै जिल्लाको समग्र विकास र वृद्धिमा चाहिँ पहिलाको भन्दा अहिले एकदमै राम्रो प्रभाव पारेको देख्न पाइन्छ र जिल्लाका सरकारी कार्यालयहरूले दिने सेवाका योजनाहरू जस्तै द्वारे सरकार प्रधानमन्त्री आवास योजना सुकन्या योजना आदि जस्ता नीतिहरूले सरकारी कार्यालयहरूले दिने सेवाहरूमा धेरै नै राम्रो इम्पेक्ट वा प्रभाव पारेको देख्न सकिन्छ